म बाहेक मेरो परिवारमा आमा र बाबा दुवैले बागवानीमा रुचि राख्छन् हामी हाम्रो खाली समयमा प्राय बिरुवा फुलहरू रोप्ने गर्छौँ र हाम्रो खाली समयमा हामी प्राय फुल बिरुवाहरू रोप् रोप्नमा नै बिताउने गर्दछौँ हामी फुल बिरुवाहरू किनेर पनि ल्याउँछौँ र साथै घरमा भएका बिरुवाहरू पनि हामी मजाले स्याहारसुसार गर्छौँ फुलहरूले घरको शोभा बढाउँदछ र साथै घरमा ढकमक्क फुलहरू फुल्दा मनलाई धेरै आनन्द पनि लाग्छ र घरमा आमा र बाबा दुवैले पनि बागवानीमा रुचि राखेका कारण हाम्रो घरमा प्राय गफ वा सम्वादको विषय पनि फुल बिरुवाहरू नै हुन्छ